हाम्रो स्कुलमा नेपाली सब्जेक्ट पढाइन्छ है अनि हामीले त्यसको एग्जाममा पनि नेपालीमै एन्सर लेख्नुपर्ने हुन्छ है अनि कतिवटा इन्टरभ्यूमा पनि क्वेसन् नेपालीमा आउँछ अनि कतिवटा नोभेल्सहरू पनि नेपालीमा लेखिन्छ कतिवटा न्युज पेपरहरू पनि प्रायः जस्तो नेपालीमा आउँछ है अनि रेडियोतिर पनि नेपालीमै बोल्छ अनि कतिवटा इन्टरभ्यूहरू पनि हामीले नेपालीमै दिनु पर्ने हुन्छ है अनि कतिवटा बुक्सहरू पनि नेपालीमै लेखिन्छ है प्रायः जस्तो सबै नेपालीमै चल्छ है अनि कतिवटा सरहरूले प्रायः जसो सब्जेक्टहरू पनि नेपालीमै पढाउनुहुन्छ है अनि कतिवटा हामीले नोभल्सहरू है अनि न्युज पेपरहरू है कतिवटा बुक्सहरू पढ्दाखेरि पनि प्रायः जस्तो हामीले नेपालीमै पढ्नु पर्छ अनि हामीले कतिवटा इन्टरभ्युहरू है त्यस्तो के के बस्दाखेरि पनि हामीले नेपालीमै दिनु पर्ने हुन्छ अनि कतिवटा हामीले एग्जामहरू दिँदाखेरि पनि हामीले नेपालीमै दिनु पर्ने हुन्छ